हामी जहिले पनि आफ्ना साखा सन्तानहरूसँग जोडिएर बस्न चाहन्छ र म पनि आफ्नो परिवारसँग जोडिएर बस्न चाहन्छु र उनीहरूलाई जहिले पनि सम्झिरहेको हुन्छु र म धेरै ट् समय भइसक्यो आफ्नो परिवारसँग टाढा भएको उनीहरूले मलाई सम्झी नै रहेको हुनुहुन्छ अनि मलाई बेला बेला फोन गर्नुहुन्छ र उनीहरूको माया जहिले पनि आभास भई नै रहेको हुन्छ उनीहरू ले मलाई एकदिन फोन नगरे कस्तो गाली गर्नुहुन्छ र जहिले पनि उनीहरूले मलाई सम्झी नै रहेको हुनुहुन्छ